तपाईँको लामा लामा मोबाइल लामा मोबाइल सप्स हो नि तपाईँले मोबाइलहरू बेच्नु पनि हुन्छ अनि बनाउनु पनि हुन्छ नि आन् अनि म आज मतलब फुटबल खेल्नु गएको थियो अनि फुटबलमा मेरो प्यान्ट प्यान्टैमा फोन थियो त अनि त्यस्तै भएर मतलब म लडेर फोनै फुटेछ अनि पुरा डिस्प्ले नै गएको रहेछ त अनि त्यो बनाउनुपर्छ तपाईँले कति रुपियाँ लिनुहुन्छ डिस्प्ले बनाउनुको मेरो मेरो टेक्नो मोबाइल हो टेक्नो मोबाइल हो ल ल हुन्छ हुन्छ म मतलब म अहिले त हलका टाढा छु त एउटा म अहिले बाहिर छु अहिले म मतलब म आज नै गाउँ आउँछु र भोलि बिहान गाउँ आउँछु तपाईँको दोकानमा भिजिट गर्छु ल

मन्डे मन्डे त म मतलब सोमवार आउँदा हुन्छ अर्को सोमवार अँ नेक्स्ट मन्डे अनि तपाईँले चाहिँ मतलब मेरो चाहिँ घरी घरी डिसप्ले बिग्रिन्छ त मतलब नबिग्रियोस् ल अबदेखिन् अनि त राम्ररी बनाइदिनु तपाईँको दोकानको मतलब

तपाईँको एड् एड्रेस दोकानको एड्रेस

बस स्ट्यान्डबाट ए बस स्ट्यान्ड तपाईँले बनाउनु हुन्छ मोबाइलहरू ए हुन्छ त ल म आउँछु ल

ल धन्यवाद